यस प्रश्नको सुरुमै चाहिँ के छ भन्दा चाहिँ भारत राज्यमा भनेर लेखिएको रहेछ यो चाहिँ खासमा मलाई चाहिँ भारत हुनुपर्ने जस्तो लाग्यो अनि भारतकै सन्धर्भमा भन्नुपर्ने हुने चाहिँ भारत राज्य अब एज वि अल नो ड्याट होइन मल्टी कल्चर मल्टी ल्याङ्ग्वेज अब यो हाम्रो संस्कृतिहरू सब सबै कुरा चाहिँ एउटा मात्रै नभएर चाहिँ नेसन स्टेट्सको उ त्यो के हरे डेफिनेसनभित्र चाहिँ नपर्ने होइन आफ्नै एउटा के भन्छ यो सांस्कृतिक भाषिक होइन यो कुराहरू चाहिँ अब भिन्नै भिन्नै छ डाइबरसिटी छ भनौँ न होइन अन्त चि जानै पर्ने ठाउँहरू चाहिँ मलाई त त्यस्तो लाग्दैनँ जानै पर्छ भन्ने चाहिँ त्यस्तो हुँदैन तर पनि मेरो सेलेक्टिभली मेरो मेरो पर्सपेक्टिभमा चाहिँ टुरिजमको लागि चाहिँ भारत उयो हो होइन कुनै पनि ठाउँ यस्तो छैन कि त्यहाँ जानै पर्छ भन्ने पनि तर मैले चाहिँ मेरो आफ्नै पर्सपेक्टिभमा चाहिँ मलाई लागेको चाहिँ हिली रिजन्स दार्जिलिङको नर्थ इस्टर्न पार्ट भयो स्पेसियली होइन स्पेसेली सिक्किम दार्जिलिङ अनि अरू पनि जस्तै फोर्टहरू छ जस्तै राजस्थानतिर होइन त्यो ति जग्गाहरू चाहिँ अब जानै पर्छ भन्ने खालको चाहिँ मलाई लाग्छ